यदि हामीले पुरानो तस्बिरहरू भन्नु र नयाँ तस्बिरहरू भन्नु मेरोमा अझै पनि त्यो पुरानो हार्ड कपीहरू छन् है र पुरानो हार्ड कपीहरूमा चाहिँ हामीले के देख्छौँ भन्दाखेरि तिनीहरू चाहिँ सबै मैला छिटो बिग्रेर जान्थ्यो तर अहिलेको डिजिटल फोटोहरू चाहिँ राम्रो भएर रहन्छन् र त्यो पुरानो फोटोहरूमा चाहिँ राम्रोसँग चेहरा मोहरा नदेखिने गर्थ्यो तर पनि त्यो अहिलेको नयाँ फोटोहरूमा चाहिँ हामीले चेहरा मोहरा पिक्सलहरू बेसी भएको क्यामेराको पिक्सलहरू बेसी भएको कारणले गर्दाखेरि होला चेहरा मोहराहरू एकदमै राम्रोसँग देख्न पाउँछौँ जस्तो मेरो अनुभव छ